रु मानिसहरूले एक जग्गा तुल्याउँछ जस्तो कि हाम्रो नेपालीहरूमा देउसीको बेला आउँदाखेरि चाहिँ त्यसमा चाहिँ धेरै मानिसहरू तुल्लिन्छ तुल्लिरहेको हुन्छ किनकि त्यसमा धेरै रमाइलो गर्न मौका पाइन्छ जस्तो कि भाइटिकाहरूतिर